मेरो मनपर्ने पुस्तकको नाम चाहिँ हो हू मुभ्ड माइ चिज र यो चाहिँ अङ्ग्रेजीमा लेखिएको छ र यस बुकबाट चाहिँ हामीले चाहिँ पाठशालामा पाउने ज्ञानबाहेक अरू फाल्टो ज्ञानहरू पाउन सक्छौँ र यो पुस्तकमा चाहिँ के लेखिएको छ भन्दा यसबाट चाहिँ हामीलाई सिकाउँछ हामीले परिश्रमहरू गर्नुपर्छ या आफूले चाहिने केही कुराहरू यदि हामीलाई हासिल गर्नु छ भने चाहिँ आफूले धेरै परिश्रमहरू गर्नुको जरुरी छ र हामीले अरूको अरूमा मात्रै डिपेन्डहरू हुनुहुँदैन भनेर यो पुस्तकबाट सिकाएको छ र यो पुस्तक चाहिँ मलाई मलाई धेरै मनपर्छ र यस पुस्तक पढ्दाखेरि चाहिँ मलाई चाहिँ आनन्द लाग्छ र यो पुस्तकहरू यो पुस्तक चाहिँ म अरू मान्छेहरूलाई पनि देखाउने गर्छु पढोस् भनेर म भन्ने गर्छु र यो पुस्तक चाहिँ मैले चाहिँ धेरैपटक पढिसकेँ किनभने यो बुक धेरै राम्रो छ